यताको विद्यार्थीहरू राम्रोसँग पढ्छ स्कुलदेखि राम्रो शिक्षा लिन्छ आफ्नै व्यवस्था पारिवारिक व्यवस्था राख्छ आ आफ्नो छेत्रमा जागिरमा जान्छ राम्रोसँग पढेर नोकरीहरू पनि पाउँछ